मलाई मन पर्ने खाना मोमो हो यसलाई चाइनिज खानापनि भनेर चिनिने गरिन्छ विशेष गरि यो चाइनिज खाना किन भनिएको भन्दाखेरि चाहिँ चाइनामा चाहिँ सबै व्यक्तिहरूले चाइनाका वसिन्दाहरूले चाहिँ बाफमा उसिनेर स्टिम गरेर खाने गरेको हुनाले गर्दाखेरि चाहिँ यो खानाको नाम चाइनिज खाना भनेर भनिएको हो अनि प्रायः यसको इतिहास हेर्दाखेरि चाहिँ यो सबैजनाले चाहिँ चाइनाबाटै आएको हो र यसलाई चाइनिज खाना भनिएको हो भन्ने गरिन्छ तर विशेष यो कतिवटा इतिहासलाई अथवा कतिवटा विगतका कुराहरूलाई बुझ्नमा आउँदाखेरि चाहिँ एउटा कथा यस्तो प्रकारको रहेछ कि एकजना नेपालका राजकुमारी चाइनाका राजकुमारसँग विवीह गरेर उहाँ गइसकेपछि उनले नेपालबाट सिकेको पकवान वहाँ बनाउँदा यो मोमो पनि बनाएका थिइन् र यो चाइनामा त्यसरी फेमस भएको थियो भन्ने प्रचलन छ अथवा यो जानकारी छ अनि त्यसपछाडि चाहिँ यो चाइनाबाट भारतको नर्थ इस्ट राज्य उत्तर पूर्वी राज्यहरूबाट हँदैहुँदै भारतमा आइपुगेको हो भनेर हामीलाई जानकारी हुन हुन्छ विशेष यो मोमो भारतको सम्पूर्ण क्षेत्रहरूमा नै विभिन्न प्रकारले आफ्नो आफ्नै तरिकाले पकाइएको पाउँछ अनि मलाई पनि यो पकवान एक्दमै मनपर्ने भएको कारणले गर्दाखेरि यसलाई म प्रायः घरमा नै बनाएर खान रुचाउँछु अनि यो पकवानलाई बनाउनको निम्ति मैदा अनि साथ साथै हरियो साग सब्जीमा कोपी इस्कुस सिमरायो दार्जिलिङ कालिम्पोङका सम्पूर्ण मानिसहरूले यसलाई खान रुचाउछन् यो साग सब्जी मिसाएर बनाउन सजिलो हुन्छ अनि यसलाई बनाइसके पछि मोमोको हामी मक्टू भन्ने गर्छौं मक्टूमा हालेर दसदेखि पन्ध्र मिनटसम्म उच्च आगोमा स्टिम गरिसकेपछि बाफमा पकाइसकेपछि यो खानाको लागि तैयारी हुन्छ तर मोमो सबैभन्दा मीठो जब तब हुन्छ कि हामीले योसँग खानाको लागि अचार बनाएका हुन्छौँ र अचार बनाउनको निम्ति पनि हामीलाई स्वाद अनुसार कसैले धनियाको कसैले पुदिनाको कसैले तिलको कसैले बदामको आफ्नो स्वाद अनुसार बनाउने गर्दछन् अनि मलाई चाहिँ विशेष यो धनिया र पुदिनाको अचार चाहिँ मोमोसँग एक्दमै मनपर्ने गरेको छ र यसलाई मजाले धुएर साफ सफाई गरेर अनि सिलौटोमा पिनेर बनाइएको अचार चाहिँ एक्दमै मनपर्छ अनि विशेष यो मोमो चाहिँ हामीले खादाखेरि जतिसक्दो हुन्छ पकाइसक्ने बितिक्कै तातो तातोनै हामीले खायौँ भने चाहिँ जबसम्म जिब्रो पोल्दैन त्यसको स्वाद आएको जस्तो लाग्दैन मलाई चाहिँ किनभने मोमो खानु जिब्रो पोलेकै हुनुपर्छ